हाम्रो गाउँमा त अब गाईहरू छ गाईहरू पाल्छ सबैले प्रायःले नै प्रायः प्रायः घरैमा छ भनौँ न गाई बाख्रा सुँगुरहरू त अझै बारी हुने र अब खट्नुसक्ने समय निकाल्नु सक्नेहरूको लागि त अब सब्जीहरू रोपेर बेच्छु भने पनि भयो अब सब्जीहरू अब बारीतिर रोपेको आफूले रोपेको त अर्ग्यानिक भयो अर्ग्यानिक त राम्रो अब भाउमा पनि बिक्री हुन्छ राम्रो अब राम्रो अल्छी नगरी गर्यो भने त सबैमा छ भनौँ न अब गाईहरूमा दुधहरू बेच्नु दिन्छ हामीले सुँगुर सुँगुर घरैमा आएर लगिहाल्छ डल्लै डल्लै बाख्राहरू त झन् खोजी खोजी लान्छ सबैमा छ अब अल्छी नगर्नेहरूको लागि चाहिँ अब अल्छी नगर्नेहरूको लागि चाहिँ अब बारीतिर पनि आफूले खट्छु र कुछ गर्छु भन्यो भने चाहिँ सबैमा छ अब सब्जीहरू बेच्नु भयो इस्कुस हरू भयो त्यो सागहरू लगाउँछु केके अब सागसब्जी हुन्छ कोपीहरू भयो फुलकोपी बन्दकोपी ब्रोकौली सबै नै हुन्छ रोप्यो भने त हाम्रो गाउँमा त अहिलेसम्म कसै कसैले रोप्छ अब एक दुई घरमा मजाले नै अब घरैमा आएर लगी लान्छ